र म चाहिँ एउटा गाउँ बस्तीमा बस्ने बस्ने मान्छे हो र हामी हाम्रोतिर चाहिँ यहाँ प्राय जस्तोले चाहिँ चुलामा नै पकाएर खौ खान्छ सबैजनाले प्राय जस्तोले र अब यसमा चाहिँ मलाई आगोकै यो चुलाकै ऊ यो चाहिँ मलाई चाहिँ सजिलो लाग्छ किनभने चाहिँ यसलाई हुनु त अब दाउराहरू काटेर टाढो टाढोतिर दाउराहरू जङ्गलहरतिर खोज्न जानु पर्छ तर पनि यो चाहिँ आअब हामीलाई चाहिँ यसले चाहिँ विन्टरमा चाहिँ हामीलाई यसले धेरै मदद गर्छ यो चुलामा चुलामा चाहिँ आगो भइबस्छ र यसले चाहिँ तातो दिइबस्छ होइन र मलाई चाहिँ यो चाहिँएको मलाई मिठो पनि लाग्छ एउटा मिठास भन्ने पनि आउँछ र मलाई र यो ग्यास इन्डक्सनभन्दा चाहिँ ग्यास चाहिँ हाम्रो गाउँमा चाहिँ चलाउँदैन त्यस्तो र त्यसको बारेमा त्यस्तो थाहा पनि छैन मलाई र किनभने चाहिँ हाम्रो गाउँ बस्तीमा चाहिँ रोडहरू चाहिँ हाम्रो मेन्टेनै भएको छैन राम्रो मेन्टेनै भएको छैन हाम्रो रोडहरू चाहिँ र यसको लागि चाहिँ हामी धेरै टाढो जानु पर्छ र यसको लागि र यो चाहिँ अलिकति मलाई चाहिँ लाग्छ कस्टली पनि छ किनभने यसलाई महिनैपिच्छे भर्नु पर्यो यसमा अब के भन्छ धेरै पैसा पनि लाग्छ गाडी भाडाहरूदेखि लिएर सबै समेटेर यसलाई निक्कै खर्च पनि जान्छ र यस चाहिँ मलाई त्यस्तै मलाई ग्यास इन्डक्सन चाहिँ त्यस्तो राम्रो लाग्दैन र म त्यति हो मुरै